चराहरूलाई चाहिँ अब आक्रोशित भन्दा पनि आफ्नो आँगनमा चाहिँ चारोहरू छरिदिनु पर्छ जस्तो भातहरू छरिदिनु पर्छ अनि पानीहरू राखिदिनु पर्छ किनकि अब चराहरू त्यत्रो उडेर उडेर थाकिरहेको हुन्छ र तिनीहरू आएर त्यो खान्छ र तिनीहरूको प्यासहरू बुझ्छ अनि हामी भैसा भन्ने चराहरूको लागि एउटा घरजस्तै घोसला पनि बनाइदिनु पर्छ किनकि अब जाडो महिनामा पानी पर्दा रुखतिर घोसला बनाउँदा तिनीहरूको पानी परेर जुन चाहिँ घोसलाहरू हुन्छ त्यो पनि भिजेको हुन्छ र तिनीहरूको नानीहरू भएको कुन कुन नानीहरू सानो हुन्छ र पानीले भिजेर तिनीहरूको ज्यान पनि जानसक्छ र अब हामीले घरमा एउटा घोसला बनाइदियो भने तिनीहरूलाई पनि सेफ्टी हुन्छ र यसरी अब हामीले चरा चुरूङ्गीहरूलाई पनि बचाउनुसक्छ र जतिसक्दो अब कोही कोही बेला हामीले चराहरूलाई बाटोतिर झरेर पखेटाहरू काटिएको देख्यौँ भने के देख्यौँ भने दबाईपानी गरिदिनुपर्छ घरमा ल्याएर र दबाईपानी गरेर त्यसलाई ख्यालहरू राख्नुपर्छ र पछाडि फेरि त्यसलाई उडाइदिनु पर्छ र अब सक्दो हामीले बिहान बिहानै चारोहरू चाहिँ छर्नुपर्छ आँगनमा र जुन चाहिँ भातहरू बाँचेको हुन्छ राति त्यो पनि छर्दा भयो किनकि फ्याँक्नुभन्दा त अब कुनै चरालाई दिएर त्यसको भुँडी भर्यो भने अब पुण्य पनि लाग्छ र अब हामीले यस्तै गर्नुपर्छ किनकि यस्तै गरेर नै अब हाम्रो चराहरू हराउनुदेखि बाँच्छ